मेरो नानीहरूको स्कुलमा चाहिँ धर्मको बारेमा पढाएको सुनेको छु मुस्लिम क्रिस्टियनहरूको चाहिँ उनीहरूकै मुस्लिम भाषामा क्रिस्टियनहरूको क्रिस्टियन क्रिस्टियन भाषामै पढाएको पढाउँछ अरू चाहिँ सुनेको छुइनँ अरू स्कुलहरूतिर चाहिँ सुनेको छुइनँ